कुखुरालाई खुवाउने जुन सामान्य प्रकारको खाने वहाँहरूको जो हुन्छ त्यो चाहिँ कस्तो हुन्छ भने कुखुरा पालन भनिसके पछि धेरै किसिमको कुखरा पालन हुन्छ एउटा भयो आफूले गाउँ घरमा हामीले जुन लोकल कुखुरा पाल्छौँ त्यो कुखुरा पाल्दा त्यो एकदम ज्यालो जाति है त्यसको सुप खान मजा आउने अनि त्यो कुखुराहरलाई पाल्दा एकदमै सहजै सजिलो छ किनभनेदेखिलाई हामीले गाउँघरमा पाल्ने कुखुरालाई हामीले जे दिँदा नि हुन्छ मकैको ढुट्टो दिँदा पनि भयो मकै छोडाएर दिँदा पनि भयो गहुँ दिँदा नि भयो भातलाई बासी भात दिँदा नि भयो भात पकाएर तात्तातै दिँदा पनि भयो आँटा गुनेर आँटालाई मुछेर हामीले त्यसलाई डल्लो बनाएर दिँदा पनि भयो ल भएन आज हामीले केही दिन सकेनौँ भनेदेखिलाई उसलाई आज घाँस मात्रै दिन्छु ल भनेर पोको पारेर घाँस कोपीको पत्ता या इस्कुसको पत्ता हामीले त्यो दिँदा पनि हुन्छ अनि त्यस पश्चात उसलाई त्यो अरू केही गर्नु सकेनौँ भनेदेखिलाई उसले आफै भएपनि खोजेर आफ्नो पेट भर्छ त्यो गाउँको लोकल कुखुराले तर हामीले जब सरकारी कुखुरा भन्छ पोल्ट्री लिएर भयो पोल्ट्री भयो यो ब्रोइलर भयो होइन त्यस्तो कुखुराहरू पाल्दाखेरि चाहिँ हामीले धेरै दु ख हुन्छ र किनभने उनीहरूलाई खुवाउनका निम्ति हामीले जुन चाहिँ चारो हुन्छ त्यो चारो आफैले उत्पादन गर्न सक्तैनौँ र त्यो नसकेको कारणले गर्दाखेरि हामीले त्यो चारोलाई हामीले किनेर ल्याउनु पर्छ जस्तै उनीहरूलाई सानो बच्चामा स्टाटर खुवाउनु पऱ्यो त्यसमा केमिकलको मात्रा कम्ती हुन्छ फिसको त्यो बोनहरू कम्ती हुन्छ होइन त्यस्तो कम्ती भएको खुवाउनु पर्छ र उसलाई छिटो ग्रोथ गराउनको निम्ति अनि त्यस पश्चात उसको जब शरीर बढ्दै जान्छ बढ्दै गए पछि हामीले उसलाई एउटा फिनिसर भन्ने खुवाउनु पर्छ त्यो फिनिसरको चारो त्यो पनि किन्नुपर्छ त्यसमा धेरै उयसको केल्सियमको मात्रा धेरै हुन्छ भिटामिनको मात्रा धेरै हुन्छ र उसलाई मासु गेन गराउन सकिन्छ र त्यस्तै चारोहरू चाहिँ हामीले दुई किसिमको कुखुरा पालन गर्दाखेरि हामीले यसरी नै कुखुरालाई खुवाउने गर्छौँ